म चाहिँ घरमा चिया चाहिँ अब के अरे कहिले तेजपत्ताहरू लगाएर पनि खान्छौँ कहिले चाहिँ अब के अरे मरिचहरू लगाएर कहिले चाहिँ अब सादा ब्ल्याक टीहरू पनि खान्छौँ कहिले चाहिँ अब प्रायः चाहिँ हामी घरमा चाहिँ म चाहिँ घरमै गाईहरू छ अब गाई पालेको छौँ र चाहिँ अब गाईको दुध हामी चाहिँ अब त्यो गाईको दुधको चिया खाने बानीले अमुल दुधहरू चाहिँ मन पर्दैन अन्त हामीले चाहिँ अब यो कहिल्यै अब खाने गरेको छौँ कहिले कहिले चाहिँ अब अरू के केहरू अदुवाहरू लगाएर पनि खान्छ हो अन्त म पनि हामी पनि त्यसरी खान्छौँ अदुवाहरू लगाएर हुन्छ ल्वाङ्ग अलैँचीहरू लगाएर पनि खाने गरेको छौँ अन्त हामीले चाहिँ दिनमा अब दुईपल्ट चाहिँ खान्छौँ चिया फेरि हाम्रो चाहिँ यहाँनिर चिया खाने चाहिँ यस्तो भइरहेछ के अब एउटा उयो प्रथा जस्तो बिहान उठेपछि चिया नखाई गर्न नसक्ने अन्त बेलुका तिन बजीतिर पनि चिया खानैपर्ने त्यस्तो खालके भइरहेछ हो अन्त हामी म पनि त्यसरी नै पकाएर खान्छु र म मेरो परिवारहरूलाई नि त्यसरी नै पकाएर दिन्छु